अँ मैले फेस क्रिम मगाएको थिएँ कि हेर न पपायाको राम्रै लागेन हो मेरो अनुहारमा सुटै गरेन पुरा घावैघाउ भयो अनि त मलाई त राम्रै लागेन पुरा त्यसले त पुरा घाउ निस्केर नि